बालीहरूको उत्पादक र सुधारको लागि चाहिँ मैले अब समयमा ग्रिन हाउसहरू बनाएको छु त्यहाँ सब्जीहरू लगाउने गर्छु सब्जीहरू लगाउँछु कोपीहरू रोप्यो अब चरा चुरूङ्गी बाँदरले केही राख्दैन त्यसको लागि पुतलाहरू बनाएर धपाउने काम पनि गरेको छु अन्त मैले टेन्ट हाउस जस्तो बनाएर अब ग्रिन हाउस एउटा दुई तिनवटा ग्रिन हाउस बनाएको छु त्यसमै उब्जनिहरू गरेर सब्जीहरू लगाउँछु